मैले एमेजोनबाट एउटा मोबाइल मगएको थिएँ र मोबाइल त्यही दुई तिन दिनको बादमा आयो र हेर्दाखेरि धेरै राम्रो लाग्यो तर त्यसको खास क्वालिटीहरू चाहिँ राम्रो थिएन ब्याट्रीहरू पनि एकदमै ब्याकअप राम्रो नभएको अन्त भनौँ क्वालिटी नै राम्रो नभएको त्यसतो हुदाँखेरि चाहिँ मैले यो मोबाइल चाहिँ अब मलाई त्यहाँबाट आएको मोबाइल चाहिँ एकदमै मन परेन अन्त बादमा फर्काइदिउँ कि भनेँ तर फेरी अब मैले यसो ल्याइ त हाले भनेर त्यतिकै राखेँ घरमा चलाइ राखेको छु तर त्यति राम्रो क्वालिटीको छैन र मैले एमाजोनबाट चाहिँ अब सामान चाहिँ मगाउनु चाहिँ एकदमै काबु भएको छु र न मगाउनु है साथीहरूले कसैले पनि